मैले चाहिँ के भन्छ केशमा लगाउने तेल चाहिँ यो बजाज भन्ने किनेको थिएँ राम्रो हुन्छ होला भनेर किनेको थिएँ तर त्यो बजाज तेल लगाएपछि त केशमा कस्तो चाया परेर अनि कपालहरू पनि दह्रो न दह्रो भएर टाउको चिलाएर हो कपालहरू झरेर कस्तो मलाई त त्यो तेलले सुटै गरेन अनि मलाई चाहिँ मनपरेन त्यो के अरे बजाज तेल भन्ने चाहिँ अबदेखिको उता चाहिँ अब बिर्सेर पनि अब कहिले पनि कसैले पनि नकिन्नु त्यो बजाज तेल चाहिँ अनि त्यसै पनि मेरो त छाला पतला छ चायाहरू परेर केशहरू झरेर कस्तो भएर त्यो उयसले त मेरो कपालै पुरा बिग्रियो मेरो केशै बिग्रियो त्यो बजाज तेलले चाहिँ अन्त त्यसले गर्दा चाहिँ मलाई ट्याक्कै मनपरेन